विशेष गरेर आफ्नो आँगन र बगैँचामा चाहिँ चराहरूलाई विशेष आकर्षित पार्नको लागि चराहरूको आवगमन हुन र बनाउनको लागि चाहिँ विशेष गरेर वरिपरि जुन आँगन वा बगैँचाको वरिपरि चैँ बिभिन्न लाभदायक र च चराहरू चरा सम्बन्धित चरे चरा मैत्री विभिन्न रुखपातहरू विशेष गरेर लगाउनुपर्छ र त्यस्तै गरी त्यहाँनेरी विभिन्न फलफुलका बोटहरू ब वृक्षहरू लगायौँ भने चराले त्यो फलफुल खानको लागि पनि चरा आकर्षित हुने गर्छ भने ओरिपोरी झ्याम्म परेको बटवृक्ष पनि लगायौँ भने चराले आफ्नो गुँड त्यहाँ लगाउनु लागि पनि चरा निकै केन्द्रित हुने गरेको हुने गर्छ र बिशेष गरेर भुइँमा अब आँगन बगैँचाका भुइँमा बिज बिभिन्न स्थानमा चराको लागि चरा तिर्खाउने भएको कारणले कोही कोही बेला पानीको लागि पनि चरालाई आवश्कता पर्छ र त्यसको लागि माटोको भाँडामा पानी भरेर पनि राखिदिने ए गरिन्छ जसका कारण चाहिँ चराहरू आ आकर्षित हुने गरी ग गरेको पाइन्छ र विशेष गरेर केही केही जस्तै गहुँको दाना चामलहरू र तेस र त्यसै गरेर मुकैहरू पनि चराको लागि अन्न राख्दिने गरिन्छ जसका कारणले चराहरू विशेष गरेर त्यस स्थलमा आकर्षित हुन खोज्छन्